पश्चिम बङ्गालको संस्कृति भन्दा पनि हामी चाहिँ खास नेपाली भएको कारणले गर्दाखेरि हाम्रो संस्कृति अरू जातिभन्दाखेरि अलग छ जस्तै हामी दसैँमा टिका लगाउँछौँ दुर्गापूजा गरिसकेपछि पनि हामी त्यसपश्चातै हामी ठुलोबडाकोमा आशीर्वाद थाप्नु दसैँको टिका लगाउँछौँ अनि तिहार पनि मनाउँछौँ हाम्रो वेशभूषा नै अलग छ अरू जातिभन्दाखेरि हामी दौरासुरुवाल केटा मान्छेले दौरासुरुवाल लगाउँछन् ढाका टोपीहरू लगाउँछन् हाम्रो चौबन्दी चोली फरिया भन्छन् यस्तो चिजहरू लगाउँछौँ हामी हाम्रो अरू जातिहरूभन्दा अलग र भिन्न किसिमको संस्कृति छ हाम्रो एकदमै रमाइलो चाडहरू पनि छन् माघे सङ्क्रान्ति पनि मनाउँछौँ